हाम्रो बिजुली जाँदाखेरि धेरै समस्याहरू हुन्छ खाना पकाउनुमा समस्या हुन्छ पढ्नु बस्नुमा समस्या हुन्छ अझै धेरै कुरोमा समस्या हुन्छ हाम्रो घरमा बाबाआमाहरू पनि कोही कोही बेला अब बिमारी भइरहनुभएको हुन्छ त्यतिखेर नै बिजुली गइदिन्छ साह्रै धेरै समस्याहरू हुन्छ हाम्रो कोही बेला त हामी बाटोतिर हिँडिरहेका हुन्छौँ अब यस्तो हाम्रो त गाउँतिर हो गाउँतिर त हात्तीहरू आइबस्छ बिजुली नभएको बेलामा त्यो हात्तीहरूलाई हामीले देख्दैन त्यस्तै तिनीहरूले हामीलाई छोप्नु पनि सक्छ हाम्रोमा त्यस्तै उयसहरू पनि आइरहेको हुन्छ मतलब कि त्यो सानो शेरहरूलाई के भन्छ त्यो त मलाई थाहा छैन त्यस्तोहरू आइरहेको हुन्छ हाम्रो सुँगुरहरू खाइदिन्छ हाम्रो हाम्रो हाँस कुखुराहरू बाख्राहरू त्यस्ताहरूले सबै खाइदिइरहेको हुन्छ तर अब के त कोही कोहीले त कम्प्लेन गर्दैन बिजुलीको बारेमा कोही बेला त हाम्रो दुई तिन घन्टासम्म बिजुली जान दुई तिन घन्टा कोही बेला त एक दिन डल्लैसम्म नै बिजुली जान्छ तर पनि खै कोहीले त कम्प्लेन गर्दैन धेरै समस्याहरू हुन्छ नानीहरू मेरो बैनीहरू म खुदै पढ्नु बस्नुपर्छ त्यतिखेर पनि बिजुली गएको हुन्छ कसरी पढ्नु अब बत्तीले कति चाहिँ सहारा दिन्छ त्यही धेरै समस्याहरू हुन्छ बिजुली जानेको कसैलाई हाम्रो गाउँबाट कम्प्लेन गर्यो भने त्यो बिजुलीको समस्या राम्रो हुन्छ तर खै कसैले त भन्दैन खानाहरू खानमा कोही बेला खाना पकाउँदा पकाउँदै कोही बेला गइदिन्छ खाना अब मेरो मम्मीहरूले पकाउनुहुन्छ त्यस्तै पकाउँदा पकाउँदै गइदिन्छ कस्तो बिजोग हुन्छ फेरि अब पाक हाम्रो त टाउन एरिया जस्तै होइन कि एउटै घरमा बिज एउटै घरमा किचन र उयस होस्